नमस्ते म चेतना बोलेको के अरे म सब्जीको व्यापारी हो कि त्यो त मैले सुनेको थिएँ तपाईँहरूले सब्जी उमार्नु हुन्छ अरे हजुर त्यही कसरी उमार्नुहुन्छ अलिकति आइडिया दिनुहोस् न

हजुर अन्त अरू

हजुर मल चाहिँ गाईको मात्रै हुन्छ कि हजुर म पनि त्यस्तै सागहरू होइन करेलाहरू खोर्सानीहरू यस्तै व्यापार गर्छु म पनि

हुन्छ उता भाउ कसरी छ कसरी बेच्नुहुन्छ कि अन्त अहिले सिजन चाहिँ के केको छ तपाईँहरूको उता तपाईँले घरमा मात्रै गर्नु हुन्छ कि बाहिर पनि गर्नुहुन्छ